सब भन्दा धेर बेसी त हामीलाई बढी प्रयोग हुने एप्स के के हुन् भन्ने भने त तपाईँले जुन चाहिँ क्वेसन गर्नुभएको छ वाट्सएप र हामीलाई फेसबुक हो र तपाईँले याद गर्नु माइक्रो स्टाफ फोन हुँदा केही फाइदा र बेफाइदा के के हुन् भन्ने तपाईँले जुन चाहिँ सोध्नु भएको छ त्यसको लागि हामीले नानीहरूलाई हुँदैछ नानीहरूमा अलिकति बेफाइदा हुँदैछ यो हाम्रो स्मार्टफोनहरूले त्यही नै हो हाम्रो बेफाइदा